यस छेत्रमा देखिने चराहरू भङ्गेरा रुप्पी परेवा मजुर ल ला लुइँचे अनि मलाई सबैभन्दा मन पर्ने ने मेरो मेरो चरा चाहिँ मजुर किनभने त्यो मजुर चाहिँ मलाई किन मनपर्छ भने जब मजुर केटा केटामा केटाले ले चाहिँ अब मजुर केटीलाई मजुर केटीलाई चाहिँ होइन एकदमै अब माया गरेर फकाउँछ होइन फकाउँदाखेरि चाहिँ मलाई त्यसको त्यसले चाहिँ अब पङ्ख त्यसको पङ्ख फैलाएको चाहिँ मलाई एकदमै बेसी मलाई मनपर्छ